मेरो प्रिय खेल चाहिँ फुटबल हो र फुटबल खेल्नु चाहिँ मलाई धेरै मजा लाग्छ जस्तै फुटबलमा साथी भाइहरू हुन्छ सँगै खेल्नु ओर्नु धेरै मजा लाग्छ मलाई साथीहरूसित अनि मिलन हुन्छ नयाँ नयाँ साथीहरू बनिन्छ अनि एक्लो खेल्दैन फुटबल चाहिँ अब मजा लाग्छ फुटबल खेल्नु चाहिँ यस टुर्नामेन्ट्सहरू हुन्छ गाउँ गाउँ भइरहन्छ विकतिर एक दुईपल्ट एक दुईपल्ट भन्दा चार पाँचपल्ट धेरैपल्ट हुन्छ र त्यहाँतिर फुटबलहरू खेल्नु ओर्नु गाउँकोबाट र गाउँको नाम पनि ऊ यो गर्नु मजा लाग्छ मलाई र म चाहिँ त्यही भएर मेरो प्रिय खेल चाहिँ फुटबल हो